छ जुन दुई हजार एक सात जुन दुई हजार दुई आठ अगस्त दुई हजार तिन नौ सेप्टेम्बर दुई हजार चार दस अक्टोबर दुई हजार पाँच